हजुर मलाई गरिबीको कारणले धेरै मान्छेहरू रोगी र अब दबाई किन्नु नसकेर धेरै प्रब्लम भएको छ र यो जुन चाहिँ हाम्रो गाउँमा हस्पिटलहरू छैन अनि त यसो अब गरिब मान्छेहरूलाई दबाईहरू किन्ने सहायता छैन उनीहरूकोमा पैसा हुँदैन सो त्यसको लागि हस्पिटलहरू धेरै बनाउनुपर्छ हाम्रो गाउँमा र त्यसको अब सेवताहरू चाहिँ छँदै छैन क्या हाम्रो गाउँमा त्यसको लागि चाहिँ अब एनजिओद्वारा र अब केमा हुन्छ एनजिओद्वारा अनि त आइसिडिएसद्वारा हस्पिटलहरूमा अब निकै गरिन्छ र दबाईहरू किन्नुपर्छ र हस्पिटलहरू धेरै बनाउनुपर्छ रामाटाङजस्तो अब कालचिनीमा हस्पिटलहरू धेरै खोल्नुपर्छ र डक्टरहरूको बिरामीलाई अलिकति भएपनि सहायता हुनेछ र गभर्मेन्ट हस्पिटलहरू धेरै खोल्नु जरुरी छ यो देशमा र यो गाउँहरूमा गाउँ घरमा केही त्यसको लागि चाहिँ हाम्रो गरिब दाजुभाइ दिदीबहिनीहरूलाई दबाई किन्नु र उनीहरू बिरामी नहोस् र उनीहरूको जान बँचोस् त्यसको लागि चाहिँ दबाईहरू किन्नुको लागि गभर्मेन्ट हस्पिटल बनाउनु धेरै जरुरत छ हाम्रो गाउँमा अनि त हस्पिटलहरू पनि निकै सिभिलाइज्ड हुनुपर्छ र अहिले यहाँ त्यति राम्रो हस्पिटलहरू छैन र हस्पिटलहरू र राम्रो बनिनुपर्छ यो देशमा र यो गाउँमा सबैको लागि गरिबको लागि सहायता होस् त्यसको लागि